हेलो नमस्कार म आशिष् तामाङ बोलेको तपाईँको सनराइज एकाडेमीबाट तपाईँ अदितिको मम्मी बोल्नु भएको हो ए सुन्नुहोस् न त्यही त नानी त अघि स्कुलमा आएको थियो हो अनि स्कुलमा आउँदाखेरि अनि यसो फर्स्ट पिरियड त राम्रै बस्यो कि अनि सेकेन्ड पिरियडदेखि त भुँडी दुख्यो भन्दै थियो हो अनि खोइ हुन त बिहान पनि राम्रै दुधभात खाएर आएको भन्दै थियो भन्न चाहिँ अनि हजुर अनि मैले अनि त जाती हुन्छौ तिमी एकछिन बस न भनेर भने हो अनि सेकेन्ड पिरियडमा पनि मैले राखेँ अनि थर्ड पिरियड भइसक्यो अनि त म त अब डर लाग्यो नि त कि अनि अब फेरि भोमिटिङ पनि हुनसक्छ अनि त फेरि केही पनि हुनसक्छ अब अहिले यस्तो गरम छ हो अनि त ए हुन्छ हवस् हुन्छ हुन्छ म त्यसो भने हेडमास्टरलाई भनेर लान्छु नि तपाईँ त्यहीँ आउनुहोस् न ल हुन्छ हुन्छ म छुट्टी दिएँ ल नानीलाई त्यसो भए हुन्छ हुन्छ हवस् राखेँ हुन्छ हवस् हुन्छ